हेलो दिदी सू युनिभर्सबाट बोल्नु भएको ए तपाईँले मलाई अस्ति एउटा कन्भर्स देखाउनु भएको थियो तपाईँले त अब भन्नु भयो साह्रै राम्रो हुन्छ कम्फोरटेबल पनि हुन्छ अन्त मैले घर ल्याएँ तर खोइ एक हप्ता लगाउँदामा त्यसको सोल च्यात्तिहाल्यो अन्त एक वासमै त्यसको डिसकलर हुन थाल्यो नेक्स टाइम चाहिँ अब आउँदिन है म